दाजु है मैले चाहिँ अब तपाईँको एउटा तपाईँको रेस्टुरेन्टबाट चाहिँ मैले खाना है मोमो मगाएको थिएँ र त्यो मोमो चाहिँ एकदमै है मिठो रसिलो अब लाग्यो है एकदम मिठो अब सबैजना हामी घर परिवार मिलेर खायो है र अब के भन्छ अब एकदमै दामी सबै मिलेको है त्यसमा अब बना बनावटहरू पनि सबै दामी र लास्टमा चाहिँ अब मलाई चाहिँ के चाहिँ बिस्वाद लाग्यो भन्दा चाहिँ अब दाम अनुसारको मोमो चाहिँ अब अलिक कम्ती थियो